दाजु मैले तपाईँको रेस्टुरेन्टमा खाना अर्डर गरेको थिएँ अहिलेसम्म आइनपुग्दा मलाई कतै जानु ढिलो भएकोले गर्दा म यो खाना क्यान्सल गर्छु रद्द गर्छु